औ सुन न रेनुका मैले कुर्ती कालिम्पोङ स्नो वाइटबाट किनेको थिएँ कि कस्तो राम्रो रहेछ हो कलरहरू पनि फेडेट हुँदैन रहेछ हो कस्तो राम्रो लाग्यो अफर लागिरहेको रहेछ ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट हो तिमी कालिम्पोङ गयो भने त्यहाँ स्नो वाइटमा जाऊ न अन्त एकपल्ट हेरेर हेर राम्रो लाग्यो हौ मलाई कुर्ती कुर्ताको सेटहरू हो कुर्तीहरू पनि रहेछ राम्रो राम्रो रहेछ हौ डिस्काउन्ट रहेछ कतिवटा कुराहरूमा डिस्काउन्ट रहेछ हो राम्रो लाग्यो हो मैले कुर्ताहरू पनि लगाएँ कम्फोर्टेबल रहेछ हो राम्रो लाग्यो त्यो अब बबल्सहरू पनि नआउने हो अँ कहिले जान्छौ तिमी अँ स्नो वाइटमा जाऊ न ल राखेको ल